हाम्रो ग्रामीण क्षेत्रमा सरकारी एसोसिएसन अब एकदमै कमजोर छ त्यति छैन हाम्रो ग्रामीण जीवनमा यति सा सुविधाहरू छैन हाम्रो ग्रामीण जीवनमा त्यति अहिलेसम्म पुगेको छैन अहिलेसम्म हाम्रो ग्रामीण क्षेत्रमा बिजुलीहरू नि जाँदै आउँदै गर्छ अरू त के भन्नु सहरमा चाहिँ निकै उन्नति भइसकेको छ तर ग्रामीण क्षेत्रमा सरकारी एसोसिएसनको अब हामीले केही देख्नु पाएको छैनौँ